अँ हेलो तपाईँ मोना दिदी बोल्नु भएको हो ए म सिक्किमबाट अरुण बोलेको कि बाग्राकोट एकदिन घुम्न आउँ भनेको हो है बाग्राकोट जग्गा कस्तो छ घुम्ने जग्गाहरू मजा मजाको छ सिनहरू ए ए अनि त्यहाँनिर हजुर अनि त्यहाँनिर मार्केटहरू पनि छेउछाउमा छ होला है ए अन्त त्यहाँनिर अरू सानो सानो गाडी सानो सानो रिजर्भ गर्ने गाडीहरू पनि पाइन्छ होला उम् ए अहिले बाग्राकोटको मौसम चाहिँ कस्तो छ गरम छ कि ठन्डा छ होला कस्तो छ ठन्डा छ कि ठन्डा छ कि हजुर ए अच्छा अच्छा त्यही त एकदिन भोलि न भए पर्सि समय मिलाएर यसो घुम्नु आउँ भनेको कि ए नयाँ बाटो पनि खोलिएको छ ए नयाँ बाटो पनि खोलिएको छ ए नयाँ बाटोमा धुलोहरू त पुरा उड्छ होला है अहिले त ए ठिकै छ त्यही त एकदिन भोलि पर्सि कहिले हुन्छ समय मिलाएर घुम्नु आउँ भनेको हो त्यसले गर्दा नि अनि पार्क ए

ए ए ए ए ल ल हुन्छ त्यसो भने म समय मिलाएर अर्को महिनातिर भयो भने पनि आउँछु नि ल ल ल ल